पहिला हामीहरूको जन्म गाउँबस्तीमै थियो र हामी उहीँ जन्मियौँ उहीँ हुर्कियौँ उहीँ खेतीपाती गर्थ्यौँ र धान खेत लाउँथ्यौँ मकै खेती लाउँथ्यौँ कोदो खेती लाउँथ्यौँ सागसब्जी जौँ दाल भटमास सब इति रकम् हाम्रो आफ्नै भएर आफ्नो खाना आफ्नो पिना राम्रो ताजा खाएर हिँड्थ्यौँ डुल्थ्यौँ अरू के भन्नु